नेपाली भाषालाई चाहिँ कवितामा चाहिँ कसरी प्रयोग गर्छ भन्दाखेरि चाहिँ अब कवितातिर चाहिँ अब जस्तै कि पङ्क्ति हुन्छ यो पङ्क्ति माथिको पङ्क्तिसँग कनेक्टेड मिलाएर अब माथिको पङ्क्ति जस्तो हुन्छ त्यस्तै टाइपको अब बनाउँछ तलको पङ्क्ति पनि अनि सोच्नुसक्ने खालको बनाउँछ मान्छेले अब इमाजिन गर्नु खालके बनाउँछ नेपाली भाषालाई त्यसरी प्रयोग गर्छ अनि यो साहित्यमा चाहिँ कसरी प्रयोग गर्छ भन्दाखेरि चाहिँ अब साहित्य साहित्य साहित्यिक भाषामा लेखेर गद्यहरू साहित्यिक भाषामा लेखेर नै नेपाली भाषालाई प्रयोग गर्छ